अँ हिजो चाहिँ म साइकलिङ म उयसमा गएको थिएँ कि अन्त अब साइकलिङमा चाहिँ कस्तो हुँदोरहेछ भन्दा चाहिँ एकदम राम्रो होइन मजा आउने डुल्नु गयो मजाले आयो साइकलमा अब एकदम क्या साथीहरूसँग राजले एकदम इन्ट्रेस्ट जोस जोस पनि हुँदोरहेछ होइन एकदम हाम्रो खाँदै कुदाउनु मजा आउँदोरहेछ पानीको पनि पुरा उयो पर्दोरहेछ पानी खानुपर्ने स्पिड कति कुदाउनुपर्ने के गर्नुपर्ने कसो गर्नुपर्ने हो कति जग्गा त मलाई राम्रै लाग्यो होइन एकदम खुसी नै लाग्यो समय समस्या चाहिँ समस्या चाहिँ बाटोमा केही भएन त्यो अलिकति पम्चरसम्चर भयो अँ त्यत्ति हो पम्चरसम्चर भयो पम्चरसम्चर भयो हो अन्त त्यतिले गर्दा चाहिँ यस्तो भयो अझै सक्दो चाहिँ चिनिएर होइन राम्रो लागिरहेको छ म झन् त मजा नै आएको थियो अब के भन्नु